हेलो तपाईँ जोइस दाजु हो मैले तपाईँले गाडी भाडामा दिन्छ भनेको सुनेको थिएँ हो ए हजुर हजुर मलाई तपाईँको गाडी आज अनि भोलि भोलि अनि पर्सिको लागि चाहिएको छ है साथीहरूसित सिलगढी जाउँ भन्दै थिएँ है अनि कति लिनुहुन्छ होला तपाईँले किलोमिटरमा लिनुहुन्छ भने चाहिँ सेभेन्टी नाइन किलोमिटर छ है उन्नतर किलोमिटर कति लाग्छ होला है आम्मामा छ हजार त साह्रै भयो नि दाजु अलिकति कम्ती गरिदिनुहोस् न अम् अलिअलि मिलाइ दिनुहोस् न अलिअलि अँ हजुर हजुर हुन्छ पाँच हजारमा चाहिँ ठिक्कै हुन्छ है हजुर हजुर त्यसो भए दाजु मलाई भोलि सात बजेसम्म गाडी ल्याइदिनुहोस् न त्यसो भए भोलि हजुर भोलि म सिलगढीको सिटी सेन्टर साथीहरूसित घुम्नु जाउँ भनेको कि अनि अम् हजुर हुन्छ हुन्छ